खेतीपातीमा लाग्दा मलाई सबैभन्दा पहिला मनपर्ने कुरा भनेको हामीले खान पाउने एकदमै जैविक आफूले उमारेको साग सब्जी फल फुल अन्न बाली हो जसले जसको सेवन गर्दाखेरि हामीलाई धेरै कुराहरूबाट रोग कष्टबाट मुक्त हुन्छौँ र हामीले बाहिरको खानपानबाट जोगिन पाउँछौँ र अर्को कुरा हो कसरत हामीले बिहान बेलुका सहरमा बसेर जिम जान्छौँ कसरत गर्छौँ मर्निङ वल्क गर्छौँ इभिनिङ वल्क गर्छौँ ती सबै कुराहरू गाउँ बस्तीमा बसेर खेतीपाती गर्ने मानिसहरूलाई आवश्यक छैन किनभने खेतीपाती गर्दा जतिपनि उनीहरूले शारीरिक परिश्रम गर्छन् त्यसमै उनीहरूको पसिना बगेको हुन्छ र उनीहरूलाई कुनैपनि रोग कष्टहरूले हतपत छुँदैन